र यो कुरा चाहिँ मेरो यो किताब चाहिँ मेरो है जुन किताब झमक घिमिरेले लेखेको थियो जीवन काँडा कि फुल भन्ने त्यो किताबलाई पढेर हेर्दाखेरि चाहिँ धेरै उहाँले लेखेको किताबहरूले मेरो मन छुने छुयो है र उसले किन मन छुयो भन्दाखेरि चाहिँ उ एउटा हात पनि नलाग्ने खुट्टा पनि नलाग्ने कान पनि कम सुन्ने गर्थ्यो र उसले त्यस्तो हुँदा हुँदै पनि यत्रो किताबहरू उसले आफ्नो जीवन आधारित भएको किताबहरू लेखिएको छ र त्यो कुरालाई लिएर चाहिँ धेरै मेरो पनि मन छुयो र एउटा मुना मदन जो लक्ष्मी प्रसाद देवकोटाले लेखेको थियो है मुना मदनको एउटा कहानी जुन मदन काम गर्नु गएको बेला है जो फर्केर आउँदाखेरि उ बाटोमा एउटा हैजा बिमारले भेट्दाखेरि उसलाई कोही त्यहाँनिर स्याहार्ने कोही स्याहार्ने एउटा नहुँदाखेरि एकजना भोटे मान्छे भोटेले भेटेर उसलाई स्याहारेर उसलाई जाती बनाएर फर्काएर ल्याउनु हुँदाखेरि एउटा उसले मान्छे जातले ठुलो होइन दिलले ठुलो हुन्छ भन्ने एउटा लेखेको थियो त्यो कुराहरू लिएर चाहिँ अब यो किताबहरू चाहिँ म एकदमै अहिले चाहिँ मन छुन्छ यो किताबलाई चाहिँ एकदमै म पढ्ने पनि गर्छु है